को सुजाता बहिनी बोलेको हो ए म यहाँ एसबिआईको म्यानेजर बोलेको हो कि अँ अन्त के अरे जुन चाहिँ अस्ति हाम्रो टारगेट दिएको थियो त्यो टारगेट त केही गरेको छैन न त एउटा दुईवटा मात्रै त्यो तिमीहरूलाई हामीले यहाँनिर टारगेट थियो एसपवाईको टारगेट दिएको थियो महिनामा पन्ध्रवटा गर्नु भनेर एसएसको दिएको थियो सोसियल सेक्युरिटी दिएको थियो दसवटा गर्नु भनेर अर्को थियो पिएमएसबिवाई थियो त्यो थियो त्यो थियो दसवटा थियो यहाँ त तिमीहरूको रिपोर्ट हेर्दा त दुई दुई दुईवटा मात्रै देखाउँदैछ किन टारगेट फुलफिल भएन के कारण हो

किन अरूको सि सिएचपीहरू हेर्दाखेरि जस्तै अब तिमीहरूकै कालिम्पोङको सिएचपी अरू हामी हेरियो लाभाको हेरियो होइन कफेरको हेरियो अरूको लिङ्सेकहरूको थियो उनीहरूले त टारगेट एचिभ गर्दैछ होइन कतिजनाको त ए एचिभ गरेर नि अब अपडेट भइसकेछ तपाईँहरूले चाहिँ किन चाहिँ त्यसो गरेको त्यति तपाईँहरूले नि अलिकति फोकस गर्नुपऱ्यो क्याम्प लग्नुपऱ्यो गाउँ गाउँमा तपाईँहरूको एरिया ठुलो छ होइन त्यही एरियामा गएर मान्छेहरू अब कहिले हाट लाग्छ कहाँ जमघट हुन्छ त्यहाँ जानुपऱ्यो त्यहाँ गएर क्याम्प लगाउनुपऱ्यो क्याम्प लाएर मान्छेलाई कन्भिन्स गराउनुपऱ्थ्यो तब चाहिँ हुन्छ नि अब त्यो मान्छे छँदै छैन हुँदै हुँदैन भनेर गर्नु त भएन नि एक्सक्युजेसहरू चाहिँ अब एक्सक्युजेसहरू हेऱ्यो भने चाहिँ हामीले नि पुरै पाउँछ एक्सक्युजेसहरू होइन अन्त पुरै हुन्छ एक्सक्युजेसहरू अब जताबाट बनाउँदा पनि हुन्छ तर हामीलाई पनि के गर्नु है आरबिओबाट तलबाट हामीलाई एउटा टारगेट दिएको हुन्छ ब्रान्चलाई अन्त ब्रान्चले पनि अब सिएचपीहरूलाई सबैलाई टारगेट दिएको हुन्छ त्यही कारणले चाहिँ सिएचपीहरूले पनि अब एटलिस्ट महिनामा दसवटा गरिदियो भने चाहिँ अब हामीले ब्रान्चले पनि अब आरबिओलाई देखाउनु चाहिँ अब हामीलाई अलिकति सजिलो पर्छ होइन अब भन्ने मौका नि पाउँछ बरू तपाईँहरूले एउटा क्याम्प अर्गनाइज गर्नुहोस् जुन चाहिँ दिन क्याम्प अर्गनाइज गर्छ हामीलाई भन्नु र हामी यहाँबाट एक्सपर्ट जो छ स्टाफ छ होइन एकजना दुईजना फर्महरू लिएर चाहिँ हामी त्यो पठाइदिन्छ र त्यो कुन दिन राख्छ भन्नु हामी स्टाफ सप्लिमेन्ट्री स्टाफ पठाइदिन्छ हो एडिसनल पठाइदिन्छ दुईजना बसेर गर्नु अन्तखोरि यो महिना चाहिँ एउटा क्याम्प राखेर गर्नु र हामी हेर्छौँ कस्तो चाहिँ हुँदो रहेछ त्यहाँनिर हुन्छ त्यसो भए मलाई आशा लाग्छ तपाईँहरूले गर्नुहुन्छ फेरि है क्याम्प राख्यो भने मलाई कल गर्नुहोस् हुन्छ धन्यवाद